हाम्रो या विशेष गरी पानीको एकदमै दुःख छ किनभने यहाँनिर पानीको स् घरहरू बढेकोले गर्दाखेरि यहाँ पानीको असुविधा भएको छ अनि यो दुःखले गर्दाखेरि कसरी भयो भने याँ मुनि तल टिस्टामा एउटा त्यो के अरे रेलवे लाइन बनाएको छ अनि त्यहाँनिर टनलहरू छ यो टनलहरूमा उनीहरूले बनाउँदाखेरि उनीहरूले पुरा उ त्यो बमहरू ए के अरे बम अरे ब्लास्टिङहरू चलाएको छ र ब्लास्टिङहरू चलाउँदाखेरि यहाँको जुन चाहिँ पानीको मुहान छ सोर्सहरू त्यसमा असर पर्न गएको छ र त्यसले गर्दाखेरि हामीलाई पानीको दुःख छ अनि अर्को कुरो याँनिर पानीको पाइपलाइनहरू पनि धेरै छैन किनभने पाइपलाइनहरूले गर्दाखेरि यहाँनिर विशेष हामी पञ्चायत एरियामा पानीहरूको एकदमै दुःख छ र त्यसले गर्दाखेरि हामी खै केही उन्नति गर्न सक्दैन किनभने हाम्रो कतिवटा समय चाहिँ पानी बोक्नुमै बितेर जान्छ र त्यसले गर्दाखेरि हामीलाई केही गर्न सक्दैनौँ र यो यसमा चाहिँ सरकारले पनि हामीलाई अहिले सहायता त गर्दैछ तर त्यो सहायता अहिले पुरा गर्नु सकिँदैन किनभने मेन मुहान नै यहाँनिर अहिले हराएर गएको छ विशेष यो रेलवे लाइनले गर्दा